महाकाल मन्दिर एउटा ऐतिहासिक मन्दिर हो यो मन्दिर चाहिँ सत्र सौ पैँसट्ठीमा लामा दोर्जी लिङ्जिङले बनाएको थियो यो मन्दिरमा चाहिँ हिन्दू र बुद्धिजम् दुइवटै धर्मका मानिसहरू आएर मान्ने गर्छन् खासमा चाहिँ यो मन्दिरमा चाहिँ भगवान् शिवको मूर्ति छ तर पनि बुद्धिस्ट लामाहरूले पनि पुज्दछन् त्यसैले गर्दा पनि पर्यटकहरूले एकदमै रहस्यमय लाग्ने गरेको छ यो मन्दिर अन्त टाढो टाढोबाट पनि यो मन्दिरको दर्शन गर्नको लागि पर्यटकहरू आउने गर्छन्